आजु भन्दा तिन चार बर्ष अगाडि म रेलमा चढेको थिएँ मेरो छोरीहरू घुमाउनु लगेको थियो मलाई मलाई उता लग्यो घुमा घुमेर फेरि दुई छ सात महिना बसेर त्यहाँदेखि फेरि फर्किँदाखेरि रेलमै चढेर आएँ मेरो छोरीहरूसँग साथमा थियो मेरो छोरीहरू साथमा लिएर गएको थियो मलाई साथमै लिएर आयो फेरि पनि गएँ फेरि पनि छोरीहरूसँगै गएँ ज्वाइँ छोरीसँग गएँ घुम्नु लखनऊ उताबाट आउँदा लखनऊबाट चढे ट्रेनमा चढेर आयो कोही बेला गोरखपुरबाट कोही बेला लखनऊबाट कोही बेला इलाहाबादबाट चढेर आइयो उता घुम्नु जाँदाखेरि जाँदाखेरि यताबाट त एनजेपीबाटै चढियो उताबाट आउँदा चाहिँ अब कोही बेला लखनऊ कोही बेला गोरखपुर कोही बेला इलाहाबाद यस्तै चढेर आइयो राम्रोसँगले घुमेर उता घुमेर आएँ हामी म छोरीहरूसँगै गएँ छोरीहरूसँगै आएँ